यदि मलाई समचार पत्रको कुनै पनि एउटा खन्ड छान्न दियो भने म चाहिँ अन्तराष्ट्रीय खन्डलाई छान्थेँ है किनभने मलाई यता यहाँको त प्रायः जस्तो न्युजहरू थाहा हुन्छ र अन्तराष्ट्रीयको अन्तराष्ट्रीय खन्ड पढ्न पायो भने धेरै ज्ञानहरू पाउँछु म धेरै बुझ्छु है यताको मात्रै नभएर बाहिरहरूको म कुराहरू बुझ्न सक्छु के कसो हो भनेर है र त्यही भएर मलाई त्यही भएर म यो अन्तराष्ट्रीय खन्ड छान्थेँ यदि मलाई समचार पत्रको कुनै पनि एउटा खन्ड छान्नु दिएको भए